हरियाली र स्वच्छ वातावरण जोगाउनको लागि चाहिँ हामीले के गर्नु पर्छ भन्दाखेरि चाहिँ फर्स्ट अफ अल त है एकदमै हामीले हरियालीहरू रूख पात झारपातलाई हामीले नाश गर्नुहुँदैन है हामीले त्यो एमभारोन्मेन्ट डेमा मात्र हामीले झार जङ्गल वनपात हामीले लगाएर होइन तर हामीले फर्दर है फालटु कुराहरू फालटु दिनहरूमा पनि धेरै प्रकारले हामीले हामीले रूखपात हामीले लगाएर हामीले त्यसलाई जोगाउन सक्छौँ अनि त्यसलाई मलजल गरेर हामी त्यसलाई राख्न सक्छौँ अनि हाम्रो वरिपरि हेर्छौँ भने धेरै राम्रो राम्रो जग्गाहरू हुन्छ हाम्रो पहाड एरियामा हाम्रो हिल एरियामा चाहिँ है अनि त्यो जग्गाहरूमा चाहिँ हामीले फुलहरू रोपेर है हामीले रोडको साइडहरू सफा गरेर एकदमै राम्रोसँगले है हामीले प्लान्टहरू रोपेर हुन्छ कि फुल रोपेर हुन्छ असलसँगले बस्ने जग्गाहरू बनाएर है हामी त्यसलाई हामी त्यहाँ त्यस्तो गर्न सक्छौँ र इम्पोर्टेन्ट कुरा चाहिँ हामीले जब जुन चाहिँ कुरा हामीले खाएर त्यहीँ फ्याल्ने होइन तर हामीले डस्टबिनहरू युज गरेर है हामीले अब त्यस्तो कुरा गर्न सक्छौँ जब हामीले हामी आफैले है त्यो कुराहरूमा आज हामीले स्वच्छ ल्याउन सक्छौँ स्वच्छता ल्याउन सक्छौँ जब है हामीले आफै त्यो कुरा गर्छौँ भने बाहिरको मान्छेले पनि आएर त्यही कुरा सिक्ने गर्छ हामीले आफ्नो एरियालाई चाहिँ एकदमै सफा गरेर राख्न पर्छ र हाम्रो एरियाको वरिपरि कुराहरू पनि एकदमै स्वच्छ र सफा बस्ने गर्छ अनि जब हामीले त्यस्तो गर्छौँ भने है बाहिरबाट आएको टुरिस्टहरूले पनि पर्यटकहरूले पनि त्यो कामहरू गर्ने छैन त्यसलाई हानि पुऱ्याउने कामहरू गर्न सक्दैन किन किनभने अलरेडी नै हामीले हाम्रो जग्गाहरूलाई सफा र स्वच्छ बनाएको छ भने उनीहरूको बाहिरबाट आएर त्यसलाई नराम्रो काम त्यसमाथि मल त्यसमाथि त्यसलाई बिगार्ने त्सस्तो उनीहरूको पनि असर हुँदैन किनकि उनीहरू त्यही कुरालाई रुचाउन रुचाउँछ है उनीहरूले सफा कुराहरूलाई नै रुचाउँछ त्यही कुराहरूलाई हेर्न हरियाली कुराहरू राम्रोसँगले राम्रो सिनेरी एरियाहरू सिनेरी कुराहरू हेर्नलाई उनीहरू यहाँ आउँछन् स्वच्छ हावा खानको लागि नै उनीहरू बाहिरदेखि मधेसदेखि उनीहरू यता पहाडमा आउने काम गर्छ यसै कारणले गर्दाखेरि चाहिँ पहाडमा हामी जहाँ बस्छौँ हामी आफ्नो एरियालाई स्वच्छ राख्न एकदमै जरूरी छ एकदमै स्वच्छ राख्नुपर्छ